मलाई सामान किन्दाको पोजेटिभ एक्सपिरियन्स अहिलेसम्म चाहिँ यो अनलाइन एप मिन्त्राद्वारा हिजोअस्ति किनेको कुर्ता सेट एउटा र त्यो चाहिँ एकदमै कलर पनि हेर्दा मजाको मिठो र साइज पनि एकदमै फिटिङ त्यसको प्याट्रनहरू पनि एकदमै मजाको डिजाइन आएको र धुँदाखेरि पनि त्यसको कलर नजाने एकदमै कुर्ता सेट चाहिँ मनपऱ्यो मलाई र त्यसको चुन्नी पनि एकदमै लङ रेन्जमा आएको छ र अहिलेसम्मको चाहिँ यो अनलाइन सपिङको चाहिँ मेरो पोजेटिभ एक्सपिरियन्स रहेको छ